मैले अहिलेसम्म चाहिँ टिपेको छुइँन जमाहरू मूल्य मलाई त्यस्तो केही थाहा छैन होइन अब बाटोमा भेट्यो भने चाहिँ म टिप्छु हेर्छु फ्याँकिदिन्छु पैसाहरू भेट्यो भने चाहिँ टक्क टिपेर लगदिन्छु होइन अलि चङ्खो होइन त्योबाट के सिक्नुहुन्छ भन्दा भेटेको चाहिँ कामहरू लाग्दो पनि हुन्छ नकाम लाग्दो पनि हुन्छ